हेलो दिदी यो तपाईँको घर हो ए यहाँ तपाईँको घरमा यसो किराया दिने एउटा दुइवटा कमरा छ कि भनेर सोद्धै आएको थिएँ हाम्रो परिवारमा म मेरो हसबेन्ड र दुइजना नानीहरू छौँ हजुर हजुर

मेरो चाहिँ हसबेन्ड अफिसमै काम गर्नु हुन्छ कार्यालय जानु हुन्छ बिहान यहाँ चाहिँ ट्रान्सफर भएर आएकोले गर्दाखेरि चाहिँ यसरी घर खोज्नु परेको हाम्रो चाहिँ खास घर खर्साङ पर्यो हजुर हजुर ए हुन्छ पानी चाहिँ तर तपाईँहरूको त्यो पाइखाना टोयलेट बाथ रुम चाहिँ हामीलाई चलाउन दिने चाहिँ कमन हो सबैले चलाउने हो कि ए लुगा सुकाउने ठाउँहरू कस्तो छ दिनु हुन्छ लुगा सुकाउने धोएर लुगा सुकाउने ठाउँहरू ए ए हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ धेरै धेरै धन्यवाद तपाईँलाई